मैले सधैँ दिनमा गुन्गुनाउने गीत चाहिँ मेरो हरएक दिनहरू हरएक पल हरएक क्षण मैले गुन्गुनाउने गीत चाहिँ नयाँ नयाँ सजाऊँ है संसार भन्ने गीत चाहिँ म गुनगुनाइरहन्छु यो गीत चाहिँ म किन गुन्गुनाइरहन्छु भन्दाखेरि चाहिँ यसमा चाहिँ यसको वर्ड चाहिँ कस्तो छ भन्दाखेरि नयाँ नयाँ सजाऊँ है संसार भन्ने छ अन्त यो गीत सुन्दाखेरि चाहिँ मलाई कस्तो लाग्छ भन्दाखेरि चाहिँ नयाँ नयाँ कुराहरू चाहिँ मैले मेरो डेली लाइफमा नयाँ नयाँ कुराहरू चाहिँ गर्ने मलाई प्रेरित बनाउँछ है यो गीतले चाहिँ त्यस कारणले गर्दाखेरि चाहिँ मलाई यो गीत अति नै मन पर्छ र म अति नै यो गुन्गुनाउने गीत चाहिँ यही हो नयाँ नयाँ सजाऊँ है संसार